मैले चाहिँ तपाईँको अहिले फिलहाल पिजी स्टार्ट गरेको छु होइन किनभने अब हाम्रो हाम्रो स्कुल नजिकै छ होइन अब कालिम्पोङमा बाहिर बाहिरको स्टुडेन्टहरू पनि धेरै पढ्नु आउँछ होइन यसै कारणले गर्दाखेरि चाहिँ अब दोकानबाट मात्रै त अब जीविका नचल्ने रहेछ हो त्यसै कारण अहिले फिलहाल पिजी पनि मैले स्टार्ट गरेको छु हो